तपाईँले जिममा सिकाउनु हुन्छ भन्नु भयो नि होइन जिम ट्रेनर हो अन्त तपाईँले चाहिँ अब जस्तो कोही नयाँ मान्छे आउनु भयो हरे जिममा अन्त तपाईँले ट्रेनिङ दिनुपऱ्यो त अब एकदमै नयाँ मान्छेलाई जसले जिम जानु भएको छैन उहाँलाई चाहिँ अब पहिलादेखि चाहिँ कसरी सुरुवात गराउनु हुन्छ आउनु हुन्छ हो फर्स्टमा आएर अनि यसो गर्न लगायो वर्मअपहरू हुन्छ हाम्रोमा अलिकति हल्काफुल्का सबै जिउहरू पहिल्यै चलाउनु पऱ्यो जिउहरू पहिल्यै फ्री बनाएर मात्रै भारीहरू उठाउनु पऱ्यो हल्कै फर्स्टमा त हल्का हल्कै गर्न लगाउनु हुन्छ र हल्कै गर्नुपर्छ किनभने फर्स्टमै भारी उठाएर त्यो वेट उठाएर हुँदैन हो त्यसले गर्दा एक हप्तासम्म चाहिँ हल्काफुल्कै गराउनु हुन्छ र गराउँछौँ हामीहरू चाहिँ त्यो खालको हुन्छ